कब्जियत हुँदाखेरि यदि घरमा कुनै औषधीहरू उपलब्ध छैन भने हामी गाउँघरमै पाइने वस्तुहरू दबाईको रूपमा प्रयोग गर्नसक्छौँ यसको लागि हो निम्बु पदिना अनि ज्वानोहरू यो तिनवटा चिजहरू यो कब्जियतको लागि एकदमै उपयोगी र आराम दिने खालका घरेलु उपचारहरू हुन् निम्बु जसलाई चाहिँ हामी काँचो पनि खानसक्छौँ अनि विशेष गरी हामीले घरमा बोतलमा राखेका हुन्छौँ त्यो घरेलु औषधीमा एकदमै चाहिने वस्तु हो यो बोतलमा राखेको निम्बुले कब्जियतलाई एकैछिनमा निको पार्छ यसरी नै यो पदिनाको पत्ताहरू जसलाई पानीमा भिजाएर त्यसको झोल खाँदा या त त्यसै पदिनाको पातहरूलाई मुखमा चबाउँदा पनि त्यसले कब्जियतलाई निको पार्छ अनि अर्को छ ज्वानो जो चाहिँ हामीले घरमा सधैँ नै राख्नेगर्छौँ मसलाको रूपमा पनि प्रयोग गर्छौँ त्यो ज्वानोलाई यो सादा खाँदा पनि हुन्छ त्यसै चबाउँदा पनि हुन्छ यसलाई अझ भुटेर त्यसको धुलो खानु पायो खानुसक्यो भने एकदमै राम्रो हो कब्जियतलाई झट्ट निको पार्ने यी घरेलु औषधीहरू हामीले सधैँ नै घरमा राख्नेगर्छौँ अनि यसको प्रयोग कसरी गर्ने भने हामीले नानीहरूलाई पनि सिकाउनुपर्छ